हेलो लामा होटलको रोहन दाजु बोल्नुभएको हो तपाईँ ए मैले त्यो हिजो क्या रोटी र दाल मगाएको थिएँ नि त्यो चाहिँ अलिक क्यान्सल गरिदिनु होस् ल दाम पनि निकै सोचेको भन्दा भक्कु भएर मैले हिजो मगाइपठाएछु तपाईँलाई मिस्टेकले होइन त्यो चाहिँ क्यान्सल गरिदिएर चाहिँ मलाई चाहिँ तात् तातो उत्यो भातहरू पठाइदिनु होस् न मैले चाहिँ भोक लागिरहेको छ खानुपऱ्यो अन्त फेरि तात् तातो भात चाहिँ हालिदिनु होस् दाम चाहिँ अलिक घटाइदिनु होस् है मैले यति कम्तीको चाहिँ यति बेसी पठाइदिनु भएर तपाईँले मलाई रड्डी भइदिई रहेको छ कि त्यही भएर चाहिँ अलिक बेसी अलिक कम्ती दाम गरिदिनु होस् होला हजुर हजुर अन्त फेरि खसीको मासु पनि हालिदिनु होस् होला मलाई चाहिँ पुरा खसीको मासु नखाएको पनि निकै भयो कि त्यही भएर चाहिँ हालिदिनु होस् होला तर अलिक दाम चाहिँ मिलाइदिनु पऱ्यो ल रोहन दाजु हजुर अलिक दाम चाहिँ मिलाइदिनु होस् अन्त फेरि चाहिएको पनि छ मलाई म तपाईँलाई अलिअलि भए पनि टिप्स चाहिँ दिन्छु नि तर दाम चाहिँ घटाइदिनु होस् होला